मलाई मन पर्ने फुलहरू चाहिँ सबभन्दा राम्रो चाहिँ गोदावरी मन पर्छ हैन सयपत्री मन पर्छ सयपत्रीमा चाहिँ फुल के भन्छ मन्दिर सन्दिरमा पूजापाठ हुन्छ पूजापाठमा चाहिन्छ अनि त दसैँ तिहारमा फुल्छ फुल दसैँ तिहारमा फुल्छ अनि त मन्दिरमा मन्दिर सन्दिरमा कहीँ दसैँ तिहारमा चाहिन्छ भने त्यही सयपत्री सयपत्री फुलै हामीले ला लगाउँछौँ सयपत्री फुल मन पर्छ तर पनि मन पर्छ दामी लाग्छ फुल फुल्यो भने चाहिँ अनि त गोदावरी पनि राम्रो लाग्छ गोदावरी चाहिँ फुल्यो भने चाहिँ बेसी दामी देख्छ दामी लाग्छ गोदावरी पनि कलर कलरको हुन्छ ह्वाइट कलरको हुन्छ येलो हुन्छ पिङ्क हुन्छ अनि त प्रिन्टेड हुन्छ दामी लाग्छ अन्त ऊ चाहिँ फुल्यो भने चाहिँ राम्रो लाग्छ घरमा सजाएर राख्नु अनि त गोदा पिछाडि अगाडि सजाएर राख्नु चाहिँ दामी लाग्छ गुलाब फुल चाहिँ गुलाब फुल चाहिँ पिङ्क कलरको चाहिँ दामी लाग्छ आज केटीहरू केशतिर लगाउँछ दसैँ तिहारमा लगाएर जान्छ कहाँ कहाँ घुम्नु अनि त टिप्नु चाहिँ राम्रो लाग्दैन त्यही त्यही चाहिँ फुलेपछि चाहिँ दामी लाग्छ त्यही हो